जीवन यापनको लागि त हामीले धेरै कामहरू गर्यौँ है धेरै दुखको कामहरू गर्यौँ अब अहिले जीवन यापनको लागि चाहिँ म अहिले अर्काकै नरसरीमा काम गर्दैछु है पहिला चाहिँ अब मेरो घरमा सबैजना अब थियौँ मेरो चारजना नानीहरू छ मेरो चारजना नानी मेरो हजबेन्ड र म हामी छजनाको परिवार थियौँ है हालैमा चाहिँ मेरो हजबेन्डको एक्सिडेन्टको कारणले गर्दाखेरि चाहिँ उसको दाहिने हाथ चल्दैन त्यसले गर्दाखेरि चाहिँ म एकलैले घरदेखि लिएर नानीहरूको पढाइसम्मलाई भ्याउनु पर्दाखेरि चाहिँ मैले पहिला सुरुवातमा एकदम मैले गाई बाख्राहरू पालेर नै का जिविका चलाउँदै थिएँ तर अब गाई बाख्रा पालेर मात्र पनि भएन गाई पाल्नु पनि यति नै कठिनाइ छ कि एकदमै सरकारी जागिर खानुभन्दा पनि धेरै साह्रो छ सरकारी जागिर खानुको लागि त हाम्रो पढा लेखा नै छैन त्यही भएर हामीले चाहिँ म चाहिँ गाई बस्तु बाख्रा पालेर जीवन चलाइरहेको थिएँ गाई बाख्रा पाइ गाई बिहान उठ गाई दुह गाईको दुध लिएर धेरै टाडो दुध पुऱ्याउनु जानु आएर गाई बाख्रालाई दाना पानी दिनु घाँस काट्नु है चारजाना नानीहरू एकदमै कठिनै भएकोले गर्दा गाई बाख्रा छोडेर कुल्ली काम पनि गरेँ कुल्ली काम गर्दाखेरि अब बिहान आठ बजी समयमा जानु बेलुका पाँच बजी छुट्टी गरेर आउनु घरमा आएर खाना पीना नानीहरूको पढाइदेखि लिएर सबै हेर्नु पर्दाखेरि चाहिँ अब कुल्ली काममा पनि खासै हामीले टाइममा जानु टाइममा आउनु सकेनौँ त्यही भएर अहिले म चाहिँ फिलहाल अब यो नर्सरी गाउँ घर नजिकै एउटा नर्सरी खोलेको छ त्यो घर नर्सरीमा म फुलको काम गर्छु फुल रोप्ने गोड्ने पानी हाल्ने है अब पार्सलहरू गर्ने त्यसतो काम गर्छु अब त्यहाँ चाहिँ एकमुष्ट अब रकमहरू दिन्छ त्यसले अलिअलि कसरी हुन्छ यताउता गरेर हामी म्यानेज गर्दैछौँ अब कुल्ली काम र गाई बाख्रा पालनले मात्रै चाहिँ हामीलाई जीविका चलाउनु एकदमै साह्रो भयो अब कुल्ली काममा पनि टाइममा जानु टाइममा आउनु अरूको खटाइमा साह्रो पर्यो गाई बाख्रा पाल्नु पनि एकदमै साह्रो कि एकलैलाई त यति साह्रो साह्रो हुँदो रहेछ कि हिमाल चढेकोभन्दा पनि साह्रो एकदमै गाई पाल गाई चारवटा बाख्रा सोह्रवटा त्यसले गर्दाखेरि एकदमै साह्रो गाई बाख्रालाई गाई पाल्नु त झन एउटा गोठालाभन्दा पनि बदतर जिन्दगी कि बिहान उठेकोदेखि आइया आथा भन्नु पनि पाएन आइया आथा भन्नु पनि पाएन खाली बोक्यो दु बिहान उठ गाई दुह दुध पुऱ्याउनु जाऊ दद पुऱ्याएर आऊ दाना पकाऊ दाना देऊ त्यहाँदेखि अनि घाँसमा जाऊ फेरि घाँस लिएर आएर त्यो घाँस हालि नसकि फेरि दाना पकाऊ फेरि दिउँसोको दाना देऊ फेरि जाऊ फेरि घाँस क घाँस लिएर आऊ फेरि बेलुकाको दाना देऊ फेरि घाँसमै जाऊ एकदमै साह्रो अनि चाहिँ पर मैले गान्तोकमा पनि गएर कामहरू गरेँ है यो सन फार्मा कम्पनीतिर पनि काम गरेँ तर अब त्यहाँ पनि बाहिरको ठाउँ आफ्नो ठाउँ छोडेर बाहिरको ठाउँमा झन एकदमै साह्रो कि रेन्टमा बसेर होइन रेन्टमा बसेर सबै बत्तिको बिल पानीको बिल सबै घरको अब रेन्ट गर्दाखेरि हामीलाई अलिकिती जोगाउनु पनि एकदमै सकेनौँ हामीले केही पनि गर्नु सकेनौँ त्यही भएर आफ्नै गाउँमा आएर सानो घर बनाएर बसेर अहिले अर्काको नर्सरीमा काम गर्दैछौँ अहिले अब अर्काको नर्सरीमा अब त्यति कमाइ त छैन तर पनि जीवन यापन चाहिँ अब यसरी नै गर्दैछौँ